अनमोल त्यो हामीले अस्ति ओद्लाबाडीबाट त्यो भैयाकोबाट ज्याकेट किनेको थियौँ नि एकदमै राम्रो रहेनछ मैले त त्यो अस्ति हाम्रो यहाँ सानो फङ्सन्स थियो त्यसमा लगाएर गएको थिएँ एकदमै त्यो त एकदमै जाडो महिनामा जाडो नथाम्ने ज्याकेट रहेछ क्वालिटी पनि एकदम राम्रो रहेन रहेछ र त्यसको भोलिपल्ट मैले ल्याएर धोएको थिएँ त्यसको कलर पनि एकै दिनमा उड्यो एकै खेपमा सबै कलर उड्यो र एकदमै घटिया क्वालिटी रहेछ थियो त्यो चाहिँ त्यही भएर अब आइन्दादेखिको कहिले पनि नकिन्नु तँ पनि नकिन्नु अरूलाई पनि भन्नु सबै कस्टमरहरूलाई जति पनि जा जा हाम्रो चिन्नेजान्नेमा सबैलाई भनिराख्नु तिनीहरूले दाम पनि निकै बेसी लिँदोरहेछ अन्त दाम पनि त्यत्रो लिएपछि प्रडक्ट पनि एकदमै लो क्वालिटीको दिँदोरहेछ किन्ने बेलामा चाहिँ पुरा फुर्काउँछ उसले र आइन्दादेखिको चाहिँ म त्यसकोबाट चाहिँ बिर्सिएर पनि किन्दिनँ बरू त्यही दाममा त सिलगढी मार्केटमा दुईवटा आउँथ्यो त्यही दाममा दुईवटा ज्याकेट आउँथ्यो क्वालिटी पनि राम्रो टिक्ने पनि सबै राम्रो हुन्थ्यो सिलगढीबाट किनेको भए तर हामीलाई अलिकति हतारमा चा चाहिएर चाहिँ अलिकति गल्ती पनि गर्यौँ त्यो भाइकोबाट किनेर आइन्ददेखिको चाहिँ म सबैलाई सुझाउ दिन्छु नकिन्नु बिर्सिएर पनि त्यो भैयाकोबाट म चाहिँ अबदेखिको चाहिँ त्यो भैयाकोमा जाँदिनँ पनि र जाने मान्छेलाई जानु दिँदिनँ पनि जति पनि चिनेको छु पहिल्यै भनिदिई राख्छु त्यसको बारेमा अबदेखि चाहिँ म जिन्दगीमा त्यसकोमा जाँदिनँ र एकदमै क्वालिटी चाहिँ लो छ त्यो भैयाकोबाट सबैलाई भनिदिनु भित्र मेरो झन् त्यो गोजी गोजीदेखि लिएर डाङडुङ च्यातिएको रहेछ अलिकति हडबडीमा भएर किन्दा चाहिँ याद गरेनौँ घरमा आएर त्यो यता प्रोग्राम थियो प्रोग्राममा लगाएर जाँदा त भित्र के सामान यस्तो फोनहरू हाल्छु भन्दा त दुलो रहेछ अन्त त्यो भैया त्यो भैयाले अहिले कल पनि उठाउँदैन यस्तो यस्तो अब यो कपडा यस्तो रहेछ भन्दा एकदमै घटिया क्वालिटी रहेछ अब आइन्दादेखिको चाहिँ त्यहाँबाट नकिन्नु मेरो त्यत्ति नै हो भन्नु अब त्यहाँ त्यहाँबाट अब अरूलाई पनि भन्नु हामीले मात्र होइन हामीले जति पनि हाम्रो फ्यामिली मेम्बर्सहरू जान्छ उनीहरूलाई पनि पहिल्यै भनिराख्नु त्यहाँबाट चाहिँ बिर्सिएर पनि नकिन्नु प्राइज पनि हाई भन्छ ओभर बेसी प्राइस पनि र त्यहाँनिर क्वालिटी चाहिँ एकदमै खतम क्वालिटी दिँदोरहेछ त्यो भैयाकोबाट केही केही केही नकिन्नु त्यो त्यो भैयाकोबाट अबदेखिको र ओद्लाबाडीबाटै म कपडा किन्दिनँ अबदेखिको मार्केटबाटै किन्छु अब जति किन्नु छ भयो अब चाहिँ जति किन्नु थियो किनेँ अब त्यहाँ अबदेखिको चाहिँ म किन्दिनँ